हाम्रो अब म चाहिँ एलपिजीको टाइमकै अब सिलिन्डर अब ग्यासहरू चलाएको टाइमकै हो अब म चाहिँ साह्रै पुरानो मान्छे चाहिँ होइन म जस्ट सेभेन एटिन इयर्स पुगेको छु साह्रै पुरानो मान्छे त होइन म त्यस्तो अब हाम्रो घरमा त्यस्तो आगोतिर खानाहरू पकाउने काम चाहिँ गरिँदैन अब कोही कोही बेला अब त्यो सेलरोटीहरू पोल्नु भयो अन्त बिहा बिहातिर अब के के पानी तताउनु के के अब त्यो त्योहरू मात्रै गरिन्छ अब त्यस्तो अब गरिँदैन तर म अब बोजूकोमा बस्थेँ होइन बोजूकोमा बस्ताखेरि चाहिँ बोजूले चाहिँ प्रायः प्रायः ग्यास पनि थियो उनीहरूकोमा तर उना उनीहरूले चाहिँ आब प्रायःजस्तो चाहिँ बोजूले चाहिँ अब आगोमै खानाहरू पकाउने गर्नु हुन्थ्यो अन्त म अब खानाको टेस्ट भन्दाखेरि चाहिँ अब हामीले ग्यासमा पकाएको र चुलामा पकाएको खानाको चाहिँ धेरै भिन्नताहरू हुन्छ अब भनौँ भन्दाखेरि अब टेस्ट सबभन्दा हामीलाई अब टेस्टै त हो सबभन्दा कुरो अब टेस्ट चाहिँ अब के हो भन्दाखेरि चाहिँ अब आगोमा पकाएको खानाको चाहिँ अब अर्कै टेस्ट टेस्ट हुन्छ अन्त एलपिजीमा यो सिलिन्डरमा यो ग्यासमा पकाएको चाहिँ अब अर्कै खालके टेस्टहरू हुन्छ अन्त त्यसले गर्दाखेरि चाहिँ अब आगोमा पकाएको चाहिँ अब हेल्दी हेल्दी पनि हो किन भन्दा फेरि चाहिँ अब त्यो ग्यास चाहिँ अब कसरी हामी त्यो जुन चाहिँ त्यो खाना खाना पकाउँदा ग्यास बनाउँछ नि त्यो चाहिँ अब केले बनाएको भन्दा त्यो चाहिँ अब मिथेनले बनाएको मिथेन भनेको चाहिँ अब त्यो तपाईँको के भन्नु त्यो चाहिँ अब नराम्रो खालके मतलब त्यो हामीले जुन चाहिँ त्यो टोयलेट गर्छौँ त्यसको चाहिँ त्यो अब त्यो बाफ नै के भन्छ त्यसलाई बाफ पनि होइन त्यो अब त्यसको त्यसको त्यो के के गरेर चाहिँ त्यो चाहिँ त्यसलाई त्यसलाई ग्यासमा भेपोराइज गरेर चाहिँ बनाएको हुन्छ सिलिन्डर चाहिँ अन्त त्यो चाहिँ अब त्यो चाहिँ राम्रो होइन खास चाहिँ मिथेन चाहिँ हाम्रा लागि राम्रो होइन मिथेन चाहिँ अब सबभन्दा घिन लाग्दो ग्यास हो हाम्रो हेल्थको लागि पनि हाम्रो त्यो सुँग्नु पनि हुँदैन त्यो मिथेन चाहिँ अब त्यो त्यो घिनै लाग्दो गनाउँछ खास हुन्छ त्यसलाई त पिउरिफाइ गरेर चाहिँ त्यसलाई चाहिँ सिलिन्डरमा कन्भर्ट गरेको हुन्छ अन्त त्यसले गर्दा फेरि चाहिँ हामीले ग्यास चाहिँ जति सक्दो हामीले धेरैभन्दा धेरै कम्ती युज गर्नु पर्छ त्यो त्यसैले गर्दा फेरि चाहिँ अहिलेको मान्छेहरूलाई अब धेरै बिमारी हुन्छ हामी देख्न सक्छौँ कसैलाई अब स्यान स्यानो एजमा अब सुगरहरू भइरहेको प्रेसरहरू भइरेको थर्टी थर्टी फाइभ एजतिरै अब अन्त अरू अरू के के बिमारीहरू हुन्छ त्यो ग्यासमा पकाएकोले गर्दा सबै कुरा खानपिनले गर्दा फेरि नै हुन्छ पहिलाको मान्छेहरूलाई हेर्न सक्छौँ उनीहरू न त हस्पिटल जानु हुन्थ्यो न त केही हुन्थ्यो न त बिमारी नै हुन्थ्यो अन्त अहिलेको मान्छेहरू धेरै बिमारीहरू बिमारहरू हुन्छ अन्त त्यसैले गर्दा फेरि चाहिँ हामीले यो ग्यासको चाहिँ हामी ग्यास चाहिँ धेरै नराम्रो कामहरू गरिराख्छ ग्यासले चाहिँ अब यो हामीले ग्यासमा जब खानाहरू पकाउँछौँ धेरै डिस डिसएडभान्टेजहरू पनि छ ग्यासको चाहिँ अन्त राम्रो कुरा पनि छ अब ग्यासको चाहिँ भनौँ भन्दाखेरि अब तपाईँलाई हतार छ अरे कहीँ जानु छ अरे टक्कै ट्याक्कै बाल्यो ग्यास बाल्यो खाना पकायो अन्त आगोमा चाहिँ धेरै धेरै झमेला छ अब आगो जोडनु पर्यो अब कहिले बल्छ आगो त्यहीँ टेकाउनु पर्यो ढिलो हुन्छ ढिलो फेरि ढिलो पाक्छ खाना पनि आगोमा चाहिँ अन्त त्यसैले गर्दा फेरि चाहिँ धेरै राम्रो कुरा पनि गरेको छ ग्यासले अन्त धेरै नराम्रो कुरा पनि गरेको छ त्यो भनौँ भन्दा फेरि पहिलाको मान्छेले अब रुखहरू काट्थे अब आगो बाल्नुको लागि त्यो खाना पकाउनको लागि तर अहिलेको मान्छेहरूले अब त्यस्तो अब झोडी जङ्घलहरू भएको छ अब हाम्रो गाउँतिर हेर्न अब मलाई बोजूले भन्नु हुन्थ्यो पहिला अब हामी यहाँ यस्तो गर्दा फेरि त अब रुखहरू पनि धेरै धेरै कम्ती थियो जनावरहरू पनि आउँथेन भनेर भन्नु हुन्थ्यो अन्त अब हाम्रो टाइममा चाहिँ अब रुखहरू बढेर कत्रो कत्रो भइसक्यो मान्छेहरूले अब ग्यासमा पकाउँछ खाना अन्त रुख काट्ने कुरा आएन अन्त त्यसैले गर्दा फेरि अब रुखहरू बढेकोले गर्दा फेरि अब धेरै अब जनावरहरू पनि आउँछ बँदेल के के चितुवाहरू आइबस्छ हाम्रो गाउँतिर अन्त त्यसैले गर्दा फेरि चाहिँ अब हामीले आगोको आगोमा पकाएको चाहिँ राम्रो राम्रो पनि छ अब धेरै अब तपाईँकोमा टाइम छ भने चाहिँ अब आगोमै पकाएर खाएको राम्रो भन्छु म चाहिँ